पानी फिल्टर गर्नको लागि हामी पा त्यस पानीलाई उमालेर उमालेर हन्ड्रेड डिग्रीसम्म पुर्याएर हामी त्यसलाई फेरि सेलाएर हामी चिसो पारेर शुद्ध अनि राम्रो पानी निस निकालेर हामी पिउने गर्छौँ र यसरी हामी पानी घरमा उमालेर खानसक्छौँ र